भारतमा चाहिँ धेरै प्रकारको योग गुरुहरू छन् अनि मैले जो योग गुरुलाई चिन्छु उहाँ चाहिँ हो श्री श्री रविशङ्कर जी र उहाँले सिकाएको योगाहरू चाहिँ मलाई पुरा मनपर्छ होइन उहाँले सिकाएको जस्तै भयो कि के भन्छ मेडिटेसनहरू अब यस्तो बडी बडीमा जो योगा मतलब रिल्याक्स फिल हुन्छ होइन जस्तो कि अब के भन्छ वास्त्रिका प्रणाम यस्तो धेरै प्रकारको ऊ योहरू हुन्छ होइन उहाँले सिकाएको चाहिँ मलाई पुरा मनपर्छ र उहाँ चाहिँ यहाँ हाम्रो भारतमा मात्रै होइन बाहिरतिर पनि उनीहरूले योगा सिक उहाँले योगा सिकाउनु हुन्छ र उहाँको योगा चाहिँ एकदम मनपर्छ र धेरै मा ऊ यो मानिसहरूलाई प्रेरित पनि गरेको छ र उहाँले चाहिँ मेडिटेसन धेरै राम्रो गराउनु हुन्छ